दाजु मैले अघि तपाईँको गाडी लगेको थिएँ कि गाडी चाहिँ एकदम खराब रहेछ है हर्न पनि लाग्दैन सिटहरू च्यात्तिरहेको छ हो ड्राइभर पनि राम्रो होइन पिक्निक गएको थियौँ फ्यामिली लिएर लगेर अब टाइममा गएर टाइममा आउनुपर्ने थियो अब गाडी पनि खराब रहेछ नेक्स्ट टाइम चाहिँ त्यस्तो गाडीहरू चाहिँ त्यही गाडी नेक्स्ट टाइम चाहिँ त्यही गाडी नदिनु है मलाई